हाम्रो क्षेत्रमा मौसमको विषयमा कुरा गर्नु पर्दाखेरि अहिले दुई चार वर्षदेखि धेरै मौसममा

उतारचढाउ भइरहेको छ जस्तै गर्मी महिनामा साह्रै बेसी गर्मी हुने र जस्तै जाडो महिनामा एकदमै बेसी जाडो हुने जाडो महिनामा जाडो हुँदाहुँदै फेरि झट्टै गरम हुने गरम हुँदाहुँदै झट्टै फेरि जाडो हुने यस्ता ऋतुहरू यस्ता समयहरू पनि यस्ता मौसमहरू पनि हामीले अहिले झेलिरहेका छौँ सायद यो कतिवटा ग्लोबोल वर्मिङले गर्दा पनि हुन सक्छ र यस्ता यस्ता मौसमहरू आइरहेका छन् धेरै अगाडिका जस्तै वर्षा ऋतुमा पानी सरररररर पानी आएर धेरै खेतीवालाहरूलाई खेती काम गर्न सजिलो हुन्थ्यो भने अहिले त्यो समयमा पानी आउँदैन जुन समयमा पानी आउनु पर्ने त्यो समयमा पानी आउँदैन जुन समयमा अब घाम लाग्नु पर्ने हो खेतीपाती उठाउने बेला भयो त्यतिबेला पानी आइदिन्छ र यसरी हाम्रो ऋतुहरूले पनि हामीलाई अलिकति साथ दिइरहेको छैन